लाइब्रेरीको कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो गाउँमा चाहिँ होइन अलिक परनिर छ एउटा लाइब्रेरी हो अन्तखेरि त्यहाँनिर चाहिँ अब स्कुलकोहरू छ कथाहरू भएको नोबल्सहरू भएको थुप्रोहरू बुक्सहरू छ अन्तखेरि मैले हामी पनि कोही कोही बेला गएर त्यहाँनिर बुक्सहरू पढ्छ राम्रै छ अन्तखेरि मलाई चाहिँ उयो कथाहरू भएको बुक्सहरू पुरा मनपर्छ